हेलो बहिनी अस्ति मैले क्या माल बजार जाँदाखेरि माल बजार मैले स्टोरबाट एउटा साडी लिएर आएको थिएँ अन्त त्यो साडी यहाँ गाउँमा कसैको पार्टीमा लगाएर गएको थिएँ बाफ्रे त्यो साडी त कस्तो मन परायो सबले कहाँबाट किनेको भन्छ उसले पनि कहाँबाट किनेको भन्छ पल्लो घरको साथीहरूले भाउजूहरूले बहिनीहरूले माइज्यूहरूले सबले मन परायो मलाई पनि लैजाउन त्यो मार्केट त्यो साडी कस्तो दामी रहेछ भन्छ मलाई बेच न भन्छन् कहाँ त्यस्तो मजाको साडी बेच्नु अब कलर पनि नजाने कस्तो दामी साडी रहेछ हो अन्त यहाँ साथीहरू कसैलाई भनेर जाऊँ हौ मार्केट घुम्नु साडी त्यो साडीहरू निक्कै ल्याएर बरु हामी पनि त्यहीँ बिजिनेस गरौँ कि गर्नु साथीहरूले कहाँबाट ल्याएको मलाई पनि लैजाउन त्यो मार्केट भन्छ उसले पनि भन्छ हो अन्त अब पुरा मन पऱ्यो पुरा मन पऱ्यो भन्छन् अन्त अब के गर्नु एकदिन जाऊँ तिमी र म पनि म त अब त्यस्तो मन परेको साडी म कहाँ बिक्री गर्नु हौ मलाई पुरा मैले चोइज गरेर किनेको साडी हो अन्त अब दुनियाँ भरको पाउँछ नि वहाँ त साथीहरूलाई बरु जाऊँ भन्दैछन् जाऊँ लिएर आऊ त्यो साडीहरू सबलाई मन पऱ्यो हरे भाउजूहरूलाई पनि हो अन्त कुनै हाम्रो पार्टीहरू बिहातिर कतै पूजातिर जाँदाखेरि लगाउनु हुन्छ अन्त फेमस भइहाल्छ पनि अरूहरूले ल्यायो भने त अनि पहिला एकजनाले ल्याए पछि त्यहाँको त सुरुवात हुन्छ अन्त त्यही भएर मैले तिमीलाई भनेको हो त्यहाँ उता उता ओडेसी पडोसी कसैलाई भनिदिनु अरूहरूलाई त मन पराउँछ होला अन्त अब मैले त लगाएर त काहीँ जानै भएन उसले पनि भन्छ त्यसले पनि भन्छ हो मलाई मन पऱ्यो भनेर अन्त अब अब यहाँदेखि गएर फेरि के हरे गोरुबथान जाउँला हरे कतै कतै के हरे ओदलाबाडी माल बजार कतै अब के हरे यता टप लाइन बिडिआर बस्ती कतै गएर उताको साथीहरू भेटेर अपुइ यो साडी कस्तो दामी रहेछ भन्छ उसले पनि अरू सब साथीहरूलाई फलो गरेर लिएर जाऊँ बरु साडी किन्नु पुरा साडी ल्याउनु पर्छ अब